हाम्रो यहाँ त्यस्तो राम्रो त छैन कतिवटा कतिपय जुन चाहिँ फेसिलिटिस् हुन्छ त्योहरू आइपुग्दैन गाउँ यता हाम्रो गाउँमा र त्यति नै